मेरो विचारमा चाहिँ अब जुन यो योग गर्नु सुरु गर्नु गर्ने सही उमेर चाहिँ दस दसदेखि उकालो बाह्र तेह्रदेखिको है तिनीहरूलाई चाहिँ हामी अब बिस्तारै आफ्नो फिजिकल जुन सबै बढ्दै गरेको हुन्छ आफ्नो एडल्ट हुँदै गरेको हुन्छ है आफ्नो मेन्टल भयो आफ्नो बडीहरू भयो सबै सबै एडल्ट हुँदै गरेको हुन्छ है त्यति बेला चाहिँ राइट समय चाहिँ लाग्छ मलाई चाहिँ अब है अब तिनीहरूलाई म अब यही अब यही हामीले कन्टिन्यु राख्यो भने चाहिँ पछिसम्म धेरै राम्रो हुन्छ कतिवटा रोगहरू निको हुन्छ है कति रोगहरू निको हुन्छ अन्त अब यो सानै उमेरमा चाहिँ अब जुन हामीले योग थाल्नुको जुन यो मूल उद्देश्य चाहिँ के छ भने चाहिँ अब मलाई लागेको अब यसले चाहिँ अब हामीले योगा गर्नुदेखि बानी राख्यो है सानैदेखि हेबिट राख्यो भने चाहिँ कतिवटा बिमारहरू चाहिँ अब निको हुन्छ हाम्रो मेन्टल पनि पिस हुन्छ हामी सोच्ने क्षमता पनि राम्रो हुन्छ हाम्रो सोच्ने क्षमता बेसी नेगेटिभिटीले आफूलाई घेर्दैन है अब राम्रै कुराहरू प्रायः आउने गर्छ अब मेरो विचारमा चाहिँ अब आफ्नो मेन्ट फिजिकल पनि फिट भयो आफ्नो मेन्टल पनि फिट भयो अब त्यो आफूलाई पछि गएर आफूलाई त्यो केही प्रकारको बिमारहरू नाना किसिमको बिमारहरू है भेट्दैन अब पछि त्यो बुढो भएर गर्छु भनेपछि चाहिँ अब त्यो कतिवटा नसोहरू अब बुढोमा चाहिँ अब त्यो खुम्चिएको हुन्छ है जस्तो तन्किनु पनि साह्रो पर्छ त्यतातिर चाहिँ हुँदैन जस्तो लाग्छ मलाई चाहिँ अब